म चाहिँ मेरो भाइले शिक्षा उसले पुरा गरोस् भनेर है हायर लेभेलसम्म नै उसले शिक्षा प्राप्त गरोस् भनेरै इच्छा प्रकट गर्छु किनभने अहिलेको जमानामा शिक्षा चाहिँ एकदम पढाइ है एकदम महत्त्वपूर्ण भएको छ यहाँ तक कि आफ्नो साथी भाइमा है कम्पिटिसन भन्ने हुन्छ है यही शिक्षाले गर्दा पछि आफ्नो जिन्दगी अन्धकार वा उज्यालो भएर जान्छ शिक्षाले नै सफलताको मार्ग देखाउँछ हामीलाई बाटो देखाउँछ अनि शिक्षा भन्नु मतलब पढाइ मात्र होइन तर यसको अलावा अदर अरू सोसियल एक्टिभिटिजहरूमा पनि हामीले पार्ट लिन सक्छौँ अनि यो चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ यसको विशेषता चाहिँ के छ भन्दाखेरि यही शिक्षाले नै हामीलाई पछि है देशको वा समाजमा हामीलाई असल मान्छे बनाएर लान सक्छ